दार्जिलिङ जिल्ला भन्दा म चाहिँ यहाँ खरसाङमा बस्छु होइन हाम्रो यहाँनिर चाहिँ खरसाङको हाट बजारमा चाहिँ सेल रोटी चाहिँ एउटा त्यो भाइ चाहिँ नेपाली होइन उनीहरु नन नेपाली हो अन्य जाति हो होइन उसले चाहिँ सेल रोटी चाहिँ उसको दोकानमा चाहिँ मज्जले बनाएर बेच्ने गर्छ उसको दोकानमा चाहिँ सधैँभरि नै सेल रोटी पाउने गर्छ होइन अन्त यहाँ पनि मान्छेहरू आएर सेल रोटीहरू किनेर खाएर गर्छ अन्तखेरि त्यो सेल रोटीमा चाहिँ उसले चामल मैदा दुध घिउ चिनी यसरी हालेर अब गरम मसला नरिवलहरू हालेर उसले बनाउने गर्छ यसले चाहिँ अब हाम्रो नेपाली संस्कृतिमा चाहिँ अब गुन्द्रुक सिस्नो सेलरोटीहरू त धेरै लोकप्रिय मानेर गएको छ होइन उसले चाहिँ अब एउटा नेपाली नभएर एउटा अन्त जातिको नानी भएर पनि उसले चाहिँ आफ्नो दोकानमा यसरी सेल रोटीहरू बेचिरहेको छ उसको दोकान चाहिँ हाट बजारको बिचमा छ